र हाम्रो यहाँनिर स्थानीय भाषामा भन्नु जाँदाखेरि चाहिँ युट्युब च्यानल चाहिँ खासै यहाँनिर गाउँमा कसैको पनि छैन र तर हामीले चाहिँ केही न्युजहरू भयो भने डुवर्समा या फेरि हाम्रो बाख्राकोटमा है या फेरि हाम्रो जिल्लाको भित्रै केही अनौठो घटनाहरू घट्यो भने र हामीले जानकारी पाउन छ भने चाहिँ हामीले चाहिँ एउटा च्यानल छ है जो चाहिँ हाम्रो अजय खड्का काकाले चलाउनु हुन्छ र वो च्यानलको नाम हो एबिएन डुवर्स च्यानल हो त्यो चाहिँ र एबिएनमा चाहिँ त्यो चाहिँ हाम्रै भाषामा है नेपाली भाषामै हामीले सुन्नुको लागि पाउछौँ र त्यानिर चाहिँ डुवर्समा के के भयो कहाँनिर प्रोगाम भयो कहाँनिर साहित्य प्रोग्राम भयो हैन र कहाँनिर के घटना भयो नेपालीहरूसँग अथवा कहाँनिर को एक्सिडेन्ट भएर खस्यो र कहाँनिर बाढ आयो है त्यस्तो चिजहरू चाहिँ हामीले यो च्यानलमा देख्ने गर्छौँ र हाम्रो गाउँमा चाहिँ यस्तो युट्युबहरूमा चाहिँ छैन तर एउटै च्यानल छ जो चाहिँ हामी हेर्छौँ च्यानलको नाम हो एबिएन र अरू त्यो मात्रै नभएर अब हामीले वरिपरि हाम्रो वरिपरि अब सबै जातिको मान्छे भएकोले गर्दाखेरि हामीले चाहिँ अन्य जाति पनि अन्य जातिको नि न्युज पनि हेर्छु जस्तो कि सिसिएन भयो आजतक भयो यहाँ चाहिँ हामीले हिन्दी बङ्गाली त्यो भाषामा हामीले हाम्रो जिल्ला मात्रै नभएर अल ओभर इन्डिया अल ओभर वर्ल्डमै हाम्रो के के भइरहेको छ त्यो चाहिँ त्यानिर देखाउँछ जहाँ चाहिँ हाम्रो पिएम मोदीले पनि भाषण दिइराख्नुभएको हुन्छ त्यो चाहिँ हामी हेर्ने गर्छौँ